कलाले जीवनमा एउटा महत्त्वपूर्ण भूमिका खेल्दछ कला संस्कृति मानव जीवनको एउटा विशेष अङ्ग हो यसले मानिसलाई प्रगतिशील बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ कलाका धेरै यस्ता क्षेत्रहरू छन् जसलाई अप्नाएर मानिसहरूले आफ्ना जीविका आर्जन गर्छन् कलामा लागि परेका मानिसहरू सधैँ समाजको उन्नतिमा ध्यान राख्छन् जसले गर्दा एउटा सभ्य समाजको निर्माण हुने गर्छ